यो खेलकुदहरूले चाहिँ धेरै सहायता गर्छ मानिसहरूलाई जति एक्लै बस्नु खोज्छ तिनीहरूलाई निकाल्छ जस्तै अब सालमा हामीले दिवाली एक सालमा एकखेप मनाउँछ त्यति बेला हरेक घरको हरेक परिवारहरूले घरमा लक्ष्मी भगवान्हरूलाई पूजा गर्छ गर्नुहुन्छ अनि दियो बत्ती बाल्नुहुन्छ उज्यालो पार्नुहुन्छ घरहरू त्यहाँदेखि साथीभाइहरू भेट भएर हरेक घरमा गएर देउसुरे खेल्छ अनि केटीहरू पनि हरेक साथीहरूसँग हरेक घर गएर भैलेनी खेल्छ अनि दक्षिणा पाउँछ त्यसरी गरेर अब त्यो एक्लै बस्ने कति कतिजनाहरूलाई सहायता गर्छ निस्किनु लागि त्यो मनोरञ्जन पनि हुन्छ किनभने देउसुरे खेल्दा टक्कै गानाहरू पनि गानाहरू पनि गाउँछ कतिजनाले गिटारहरू लिएर सबै गरेर गिटार तबला जे जे हुन्छ सामानहरू जसले बजाउँछ इस्ट्रुमेन्टहरू त्योहरू लिएर जान्छ अन्त देउसुरे खेल्छ त्यो बजाउँदै